हेलो भन्नुहोस् दादा म त खाना बनाउँदै छु त तपाईँ के गर्नु हुँदैछ अपुई नभन्नु भोटको यहाँ सानो हल्ला छैन कसलाई हाल्नु हाल्नु भइरहेको छु ए हो हाम्रो त पार्टीलाई दिनु भनिरहेको छ

हामीहरू थुप्रो नि हौ पाँचजना हजुर घर त अब एकैचोटि भोट लगाएर दिदी बजार जानु भएको छ हौ मासु ल्याउनु गएको छ आहु पाहुना आयो भनेर हो अँ हुनुन्छ त ई बढा बढीहरू बसिरहनु भएको छ हौ चिया खाँदै हुन्छ हुन्छ त अँ तपाईँको छ बिहे भएर पनि नानी छ अरे हौ देखेको चाहिँ छुइनँ ल होइन नम्बर दिइराख्छु कि तपाईँ आफै बात मार्नु नि ल त्यता क पानी त एकदिन रहेको छैन आएको आएकै छ हौ ए अँ अँ नि हौ न्युजमा त डेन्जर डेन्जर देखाउँदैछ नि हजुर खोइ भुइँचालो आउने सम्भवना छ भन्दै छ हिल्समा त त्यही त आउनु नि तपाईँ पनि यतै सँगै जाऔँ है बरु अँ ल गाउँको हालखबर सबै ठिकै छ खोइ सबै बिहे गर्यो भन्छ यो पनि बिहे गर्यो त्यो पनि बिहे गर्यो भन्दैछ अँ कसै भोट माग्नेहरू आउँछ हो के कनफ्युज भइरहेको छु भोट पनि हो अब कता दिनु दिनु अँ त्यस्तै लाग्दैछ हौ

अँ त्यस्तै गर्नु पर्छ हौ हुन्छ त राखेँ ल अहिले काम पर्यो भरेतिर गर्छु नि